मैले आफ्नो सिपको रूपमा या त प्रतिभाको रूपमा दुईवटा कुरालाई लिएको छु त्यो चाहिँ एउटा चाहिँ शिक्षण हो एउटा चाहिँ कार्यलयमा यो कागज पत्रको कामहरू गर्ने यो जति पनि सचिवालयको काम जति पनि छ त्यो हो र यो दुईमध्येमा शिक्षण जुन कार्य छ यो मैले सानैदेखि रुचाएर लिएको पेसा हतपत मेरो प्रतिभा नभए तापनि मैले जब म मेरो युवा अवस्थामा थिएँ त्यस बेला जसमा मैले शिक्षण पेसा लिन्छु भनेर मैले सम्झिएँ त्यस समयदेखि मैले यसलाई विकसित गरेको हो यो विकसित गर्दाखेरि धेरैवटा यसको स्रोतहरू छ अनि तीमध्येमा यी स्रोतहरू मध्येमा पहिलो चाहिँ तालिम रहेको छ र यो तालिम जुन छ यो तालिम लिनुभन्दा अगाडि चाहिँ आफ्नोमा भएको दक्षता त्यो चाहिँ पहिला याद हुनु पऱ्यो र प्रत्येक व्यक्तिमा त्यो दक्षता चाहिँ छैन भनेदेखिन् उसले त्यो तालिममा कुनै प्रकारले उसले उन्नति गर्न सक्दैन त्यो तालिम लिएको र नलिएको कुनै त्यसको त्यसबाट कुनै लाभ नै हुँदैन र मैले चाहिँ मेरोमा कुन यो शिक्षणको दक्षता रहेछ भन्ने कुरो चाहिँ थाहा पाएपछि चाहिँ मैले त्यसलाई मानेँ तालिम लिएँ अनि तालिम लिएर त्यसलाई मैले आफ्नो जीवनमा मैले अभ्यास गरेँ अनि अभ्यास गर्दै जाँदाखेरि त्यो अझ बड्दै गयो बड्दै गयो अनि छात्र छात्राहरू माझमा जुन समस्या छ त्यो समस्यालाई कसरी चाहिँ समाधान गरेर उनीहरूलाई शिक्षण दिनु पर्ने भन्ने कुरो चाहिँ आफैले त्यसलाई मैले बडाउँदै गएँ बडाउँदै जाँदा अनि नयाँ नयाँ कुराहरू सिक्न मैले पाएँ अनि सँगसँगै जुन मैले तालिमहरू विभिन्न माध्यमद्वारा मैले लिएँ त्यो माध्यमहरूलाई मैले प्रयोग गरेर अनि अन्यहरूबाट जसले विभिन्न प्रकारको शिक्षण तरिकाहरू माध्यामहरू अपनाएका छन् तरिकाहरू छन् त्यसबाट पनि मैले नक्कल गरेर होस् या त सिकेर होस् मैले त्यसलाई मेरो जीवनमा अपनाएँ अनि यसरी चाहिँ मैले मेरो शिक्षण पेसामा चाहिँ म सफल हुन सकेँ अनि त्यसलाई मैले प्रतिभाको रूपमा पनि मैले लिएको छु किनभने यसबाट मेरो छात्र छात्राहरले जुन लाभ पाएका छन् त्यो कुरोहरू मलाई अहिले पनि बताइरहेका छन् त्यसबाहेक यो जुन चाहिँ कार्यलयमा काम गर्ने जुन तरिका छ सचिवको रूपमा एउटा काम गर्ने एउटा जुन एउटा गुण हुन्छ त्यो गुणलाई पनि कसरी अगाडि बडाउने भन्ने विषयमा मैले मेरो आफ्नो पिताबाट मैले उहाँले जुन प्रकारले कागज पत्रहरू च राख्नु हुन्थ्यो अनि उहाँले कागज पत्रहरूमा आवेदनहरू लेख्नुहुन्थ्यो मिनटहरू लेख्नुहुन्थ्यो इत्यादि कुरोहरू लेख्नुहुन्थ्यो त्यो कुरोलाई पनि मैले सिक्दै गएँ हेरेरै सिकेँ अनि त्यसलाई मैले आफ्नो जीवनमा अपनाएँ अनि अभ्यास पनि गरेँ अनि मैले अवसर पनि पाएँ अनि यसरी नै मैले धेरै धेरैवटा बेग्ला बेग्लै सङ्गठनहरू लगाएर धेरै धेरैवटा कार्यलयहरूमा पनि मैले काम गर्ने मौका पाएँ त्यसले गर्दा मलाई कतिवटा कुरोहरूमा नयाँ कुरोहरू सिक्ने नयाँ कुरोहरू जान्ने नयाँ कुरोहरू अपनाउने अनि यो अहिलेको वर्तमान समयमा विभिन्न प्रकारको तक्निकी जुन विकास भएर गइरहेको छ त्यसलाई पनि अपनाएर त्यो सबैलाई चाहिँ सङ्गठित पारेर एउटा नयाँ तरिकाहरू निकाल्ने सृष्टि गर्ने त्यसलाई परिष्कृत गर्ने मौकाहरू पनि मैले पाएँ र त्यही अनुसार नै मैले चाहिँ त्यसलाई चलाउँदै आएँ अनि यो कुरोगरू चाहिँ मैले अरूलाई पनि सिकाउन पाएँ र यो जुन सिप छ या त प्रतिभा छ यो प्रतिभाबाट म आफै पनि लाभान्वित भएँ भने अरूलाई पनि मैले यसलाई यसबाट लाभ दिन सकेको छु